हेलो ए म कुमारी बोलेको ए गाडी चाहिएको थियो तपाईँको बस घुम्नु जानुको लागि उता बेङ्गाल सफारी जाने भनेको अरू कहाँ तपाईँलाई अरू घुम्नु लायकको ठाउँहरू तपाईँलाई थाहा छ होला नि के के हेर्नु पाइन्छ जीवजन्तुहरू चाहिँ त्यहाँ तपाईँ तपाईँको गाडीमा चाहिँ कतिजना अट्छ ए तपाईँको गाडी राम्रै छ नि सिटहरू राम्रै छ एसीहरू नि चल्छ होला गाडी भाडा चाहिँ कति भन्दिनु नि ए अलिक कम्ती गरिदिनु हुँदैन अनि त तपाईँले फेरि लगेर फेरि कति बेला जाँदा ठिक हुन्छ ए हुन्छ हुन्छ म तपाईँलाई फिक्स गरेर भन्छु नि कहिले तपाईँ भ्याउनुहुन्छ ए ए हुन्छ हुन्छ भन्नुहोस् न ल कतिजना अट्छ होला गाडीमा ए हुन्छ हुन्छ हामी बिहान यहाँबाट सात बजे जाने प्लान गरेको अनि त बेलुका सात बजे आइपुग्ने पाराले जाने ए हुन्छ हुन्छ